अब यता होइन घर बनाउँदा चाहिँ अब अब सबभन्दा पहिलो चाहिँ अब होइन मुनिको बेसै सबैले अब वालहरू होइन अलिक हाल्नु पऱ्यो दह्रो नै अनि प्लेनमा जस्तो हुँदैन अलिक खर्च पनि बेसी नै हुन्छ यता हिलमा प्लेनमाभन्दा चाहिँ अब रडहरू पनि मोटो मोटो हाल्नु पऱ्यो रडहरू मोटो मोटो हालेर अनि सिमेन्टहरू पनि अब एकदम कडा खालको अब कडै हाल्नु पऱ्यो अनि सिमेन्ट सिमेन्टहरू हालिसके पछि अनि माथिको अब सबै यहाँ चाहिँ अब पहिरो जाने डर हुन्छ होइन प्लेनमा चाहिँ अब उयो प्लेनमा चाहिँ अब भलको डर अनि यता चाहिँ अब पहिरोकै डर हुन्छ प्राय जस्तो चाहिँ होइन त्यहि भएर चाहिँ अब मुनिको बेस चाहिँ अलिक कडा छैन भने फेरि पछि घर हुन्छ भत्कने डर हुन्छ त्यसैले अब घर बनाउँदा चाहिँ अब अब यता त अब मिस्त्री भन्छ होइन उनिहरूले नै पहिलै अब सबै कडै हाल्छ त्यहि भएर चाहिँ घर बनाउनु यता अब राम्रै बनाउनु पऱ्यो अब एकपल्ट बनाएपछि फेरी फेरी बनिँदैन त्यसैले चाहिँ अब रडहरू सबै मोटै होइन अब राम्रै क्वालिटिको सबै सिमेन्टहरू पनि राम्रै हाल्छ त्यही भएर चाहिँ अब प्लेनमाभन्दा चाहिँ यता चाहिँ अलिक हल्का डरै हुन्छ अनि राम्रै बनाउन पऱ्यो अनि होइन